हेलो सीमा सुन्दैछौँ सुन न म त कस्तो यहाँ नराम्रो लागिरहेको छ नि मैले अस्ति त्यो बडी वास मगाएको थिएँ भनेँ नि तिमीलाई अँ त्यो आयो कि मैले अन्त कति भयो अस्ति तिमीलाई भन्दाखेरि त्यो किनेपछि आयो सन्डे आएको थियो आज कति हुँदैछ अन्त दुई तिन दिन हुँदैछ अन्त लगाएको आमममा पुरा त्यो एलर्जिक रियक्सन भएको जस्तो भयो हौ हातहरूतिर पुरा हुन्छ नि अब चिलाएको जस्तो हुनु त अब नुहाइसकेपछि म त फर्स्टमा त त्यस्तो भयो मैले त सोचेँ झुसुलेहरू के लाग्यो होला के भएछ भनेको कि एक आज पनि त्यस्तै भयो अन्त कस्तो खालके रहेछ त त्यही त पुरा चिलाउँछ अनि चिलाएपछि त्यो अब कनाउनैपर्छ कनायोपछि रात्तै पिल्सेर पाप्राहरू उकिँदो रहेछ होइन अन्त त्यही त त्यसमा त अब एलोभेराहरू के के हालेको छ त्यो प्रडक्डमा मैले इनग्रेडियन्सहरू पढेँ नि एलोभेरा थियो के के थियो होइन खै त अन्त त्यो राम्रो हुनुपर्ने त एलोभेराले त सफ्ट हुनुपर्ने त नि होइन एक्सपाएर भएको पनि होइन मैले हेरेँ त्यसको डेट पनि हेरेको कि एक्सपाइरी डेट त टु थाउजन ट्वेन्टी फाइभमा मात्रै छ नि त्यही त बनिनु पनि हिजो अस्ति बनिएको रहेछ खै त्यो प्रडक्ट नै के हो के हौ अब कस्टमर केयर नम्बरमा कल गरेको थिएँ होइन मैले गर्नुपर्छ होला भनेर त्यहाँ गरेको थिएँ त्यसमा गर्दाखेरि पनि केही त्यो उहो भएन त्यो कल नै उठिएन के भएको भएको त्यही त के गर्नु गर्नु हेर न हातभरि उयो पुरा त्यस्तो भएको छ कि स्किन सबै त उयो भएको छ अब चिलाउँछ अहिले पनि त्यस्तै चिरिक चिरिक के चिलाएको चिलाएको चिलाउँछ अनि उयो गरेपछि पाप्रै पाप्रा घावै घाउ हुन्छ पुरा पिल्सिरहेको छ के गर्नु अब त्यो चलाउनु त म छोडिदिन्छु कि तर त्यो हेर न कस्तो महँगो लगाएर किनेको खासमा चाहिँ अब अलिक अब बरू केही अरू नगरे पनि स्किन केयर त गर्नैपऱ्यो भनेर चाहिँ खासमा मैले किनेको थिएँ मगाएको हो नि त त्यो रिभ्युजहरू रेटिङस्हरू पनि राम्रो थियो सबैले राम्रो भयो भन्यो फेरि म एक्लैलाई चाहिँ त्यस्तो हुनु अब त्यो मेरै स्किनमा नफापेको भन्नु कि न के भन्नु हौ एकपल्ट अब त्यो कस्टमर केयर नम्बर जिमेल पनि दिएको रहेछ इमेल आइडी पनि रहेछ कि त्यसमा एकपल्ट उयो गर्दा हुन्छ होला हौ नि एकदम उनीहरूलाई लेख्दा हुन्छ होला नि त्यही त अँ चलाउनु चाहिँ छोडिदिनु पऱ्यो त्यही त तिमीले पनि किन्छु भन्दै थियौ नि त मलाई राम्रो हुन्छ भने चाहिँ भन भन्दैै थियौ त्यो नमगाऊ ल मेरो स्किनमा त सुट गरेन राम्रो छैन रहेछ हौ ल औ त्यसो भए त्यही त यहाँ मलाई बिजोक भइरहेको छ नि ल ल राखेको